हाम्रो जलपाइगुडी जिल्लामा हामीलाई ठन्डा महिना हाम्रो चिसो जनवरीमा एक महिनामा हुन्छ अनि एक महिना हुन्छ के अनि ठन्डा महिना र गरम महिना हामीले बेसी मात्रामा हुन्छ गरम महिनामा हामी हामी एउटा बगानमा हामी काम गर्छौँ हामी यो बगानमा काम गर्दा हामीलाई आल् गरम महिनामा पुरा असुविधा हुन्छ हामीलाई गरमले गर्दाखेरि हामीलाई काम गर्नु कस्तो साह्रो पर्छ गाछहरू ठुल्ठुलो हुन्छ हावा छिर्नै सक्तैन हामीले शीतल पाइँदैन र बर्खामा फेरि यस्तो पानी पर्दाखेरि पनि हामीलाई खाना खानहरू असुविधा हुन्छ मैलाहरू हुन्छ भिज्छौँ पुरा पानीले भिजेर पुरा असुविधा अप्ठ्यारो भएर जान्छ अनि हामीलाई बगानमा काम गर्नुको लागि कतिवटा कुरोको हामीलाई असुविधा भएर जान्छ र गरम महिनामा यति औधी मात्रामा गरम हुन्छ हामी चाहिँ गरम चाहिँ हामी सहनु सक्दैन तेस्तो भित्र मात्रामा चैँ हामीलाई गरम हुन्छ र हामी बिहेन आठ घन्टा हामी काममा खट्छौँ आठ घन्टा हामी बगानमा खट्छौँ आठ घन्टामा हामीलाई चाहिँ असुविधा हुन्छ र ठन्डामा महिनामा पनि त्यहाँ चिसो चिसोमा पनि हामीलाई काम गर्न अप्ठ्यारै हुनु जान्छ किनभने हामी कलममा हतियारको कामहरू गर्छौँ त्यसले गर्दा हामीलाई अप्ठ्यारै हुनु जान्छ त्यसमा पनि कति हामीलाई अब काम गर्दाखेरि हाम्रो हातहरू काटिन्छ के के अब के के हुन्छ त्यस्तोहरू पनि हामीलाई असुविधै हुन्छ बगानमा अनि अब अनि बिहान अब हामी आठ घन्टा जतिखेर हामी काम गर्छौँ त्यतिखेर हामी बिहानैदेखिको हामी आफ्नो खाना टिफिनहरू बोकेर हामी जान्छौँ गरम महिनामा हामी जतिखेर हामी गरम बेसी हुन्छ त्यतिखेर पनि हामी आफ्नो खाना हामी खाना सक्तैनौँ गरम बेसी भएर किनभने हामी तिरपलहरू बाँध्छौँ प्लास्टिकहरू बाँध्छौँ सर्टहरू लगाउछौँ हात मोजा सबै लगाएकोले गर्दा नि हामीलाई गरम हुन्छ अनि गरमले गर्दा पनि हामी खाना खान सक्दैनौँ अ फेरि पानी पर्दाखेरि पनि हामीलाई असुविधै हुन्छ पानीमा पनि हामीलाई मैलाधैला हुन्छ हिलोहरू कचडा पुरा हुन्छ त्यस्मा हामीलाई त्यस्मा पनि हामीलाई खाना खानु असुविधै हुन्छ हामी खाना खान हामी त्यहाँ पनि हामी सक्दैनौँ किनभने अप्ठ्यारो हुन्छ अन्त पानी चिसो हुन्छ पामीले भिजेर खानाहरू पनि त्यहाँ खानाहरू पनि भिजे पुरा त्यस्तो अब भिजेर चिसो भएर जान्छ